ए म सुनि नानीसँग बात मारेको हो ए नानी पिजिटिआई तिमी कालिम्पोङ पिजिटिआईमा गर्दैछौँ है ट्रेनिङ ए होइन मैले पनि नानीलाई यो वर्ष अब उसको एचएस सकिन्छ कि अन्त कहिलेदेखि फर्म स्टार्ट हुन्छ होला हौ पिजिटिआईको हजुर हजुर ए हजुर पढाइको सेड्युलहरू कस्तो छ प्रिन्सिपल म्याम प्रिन्सिपल म्याम हुनुहुन्छ कि सर हुनुहुन्छ होला है ह हजुर नानी ए हजुर कुन कुन सब्जेक्टहरू हुन्छ होला है सबै नेपालीमा हो हजुर हजुर ए हजुर ए अँ त्यही त पूर्णिमा मैले नानीलाई भनेको के गर्छ भनेर सोधेको हो अन्त नानीले चाहिँ भन्दै थियो म एचएस म एचएस गरेर अर्कै कोर्सहरू जोइन गर्छु भन्छ अन्त मैले भनेँ डिइएलइिड कोर्स पनि एकदम राम्रो हो नानी हो अब किनभने अहिले डिइएलइिड मान्छेले गर्नै छोडिसकेको छ

ए अँ होस्टेलको फेसिलिटी छ नानी हजुर ए अँ अँ अँ कस्तो छ सुविधाहरू पानीहरूको व्यवस्था कस्तो छ बस्न ए अँ अँ नानी अँ अँ ए अँ म्याम पनि एकदमै राम्रो हुनुहुन्छ नि ए अँ यो यो महिना निस्कन्छ फर्म है यो महिना होइन कि अर्को महिना ए अँ अँ नानी ल ल म म भन्छु नि के भन्छ पूर्णिमालाई तिमीसँग एकपल्ट बोल्नु भन्छु कि तिमीले एकपल्ट आफै मजाले सम्झाइदिनु अब हुन्छ नि ए हजुर हुन्छ हुन्छ नानी हुन्छ राखेँ त